मैले चाहिँ मेलिना राईलाई चाहिँ देखेको थिएँ छेउबाटै अन्त उसको गानाहरू सुन्दा चाहिँ धेरै उसलाई देख्दा चाहिँ धेरै म चाहिँ उसको गानाहरू यस्तो अब उसको स्वर चाहिँ यस्तो मिठो कि धेरै आनन्द आयो नाची नाच्नु अब बस्दाखेरि पनि अब उसको गाना सुन्दाखेरि चाहिँ यस्तो हुने कि अब नाच्न मन लाग्ने क्या अब आफै अन्त अब फेरि अहिले त धेरै सिङ्गरहरू यति राम्रो राम्रो गाना गाउनेहरू गायकहरू निस्केको छन् अन्त त्यसमा चाहिँ मलाई धेरै मनपर्नु मनपर्ने सुन्नु मन लाग्ने चाहिँ आकाश खडका उसको गाना चाहिँ यति धेरै राम्रो हुन्छ कि मलाई चाहिँ पुरै मनपर्ने सुनिरहौँ लाग्ने उसको गानाहरू चाहिँ